मेरो कलमा पानी आउँदैन पानी नआउनुको कारण जीवनमा धेरै फरक पर्दछ अब पानी सधैँ नआउनुको कारणले गर्दा दैनिक जीवनमा एकदमै कष्ट हामीले भोगी रहेका छौँ पानी नहुँदाखेरि अब घरको काम फर्स्ट अफ फर्स्ट कुरा घरको कामकाज गर्न सकिन्न भाँडा धुनु लुगा धुनु खाना बनाउनु सबै पानीले नै हामीले गर्ने गर्दछौँ तर त्यै पानी हाम्रो कलमा नआउँदाखेरि हामीलाई एकदमै असजिलो हुने गर्दछ पानी नहुँदाखेरि हामीलाई एकदमै कष्ट हुने गर्दछ पानी नआउँदाखेरि हामी टाइममा आफ्नो काममा जान सक्दैनौँ हामी साफसफाइ पनि बस्न सक्दैनौँ किनभने पानी नै छैन भने हामीले कसरी हाम्रो ओरिपरि हाम्रो घर ओरिपरि कसरी हामी सफा गर्ने सक्दछौँ त पानी छैन भने हामीले हाम्रो किचनको कामहरू खाना बनाउनु पनि हामी सक्दैनौँ पानी छैन भने हाम्रो जिन्दगीमा धेरै एकदमै नराम्रो असर पर्ने गर्दछ पानी छ भने हामीलाई धेरै सुबिस्ता हुन्छ पानी छैन भने हामी खेती पनि गर्न सक्दैनौँ हामीले के उब्जनी केही खेतिपाती पनि गर्न सक्दैनौँ किनभने खेतिपाती गर्नुको लागि पनि हामीलाई पानी चाहिन्छ र पानी नहुनुको कारणले गर्दा हामीले बारीमा केइ पनि सागसब्जीहरू पनि रोप्न सक्दैनौँ हामीले पानी नहुँदाखेरि हाम्रो पानीको एकदमै हामीलाई प्रब्लम हुने गर्दछ पानी नहुनुको कारणले गर्दा हामीले आफ्नो घरको जति पनि कामहरू छ पानी पानी छ भने हामीले मजाले गर्नु सक्छौँ अब भाँडा धुनु है खाना बनाउनु सबै कुरा भइहाल्छ तर पानी नै छैन भने त अब हामीले के चाहिँ गर्नु सक्छौँ पानी बिना त एकदम जिन्दगीमा जीवनमा एकदम फरक पर्छ र पानी हाम्रो यस्तो खालके पानी पनि आउनु पऱ्यो कि सफा पानी आउनु पऱ्यो पानी पनि अब पानी आउँदाखेरि एकदम मैला पानी होइन एकदम सफा जसमा हामीले पिउनु योग्यको हुनु पऱ्यो पानी एकदम दूषित हुनु भएन एकदम एकदम सफा पानी हामीले पाउनु पऱ्यो पानी हामीले एकदम साफ पानी हामीले हाम्रो शरीरको लागि पनि हाम्रो हेल्थको लागि पनि हामीले सफा पानी हामीले प्रयोग गर्नु पर्छ हामीले खाना बनाउँदा होस् चाहे हामीले पिउँदा होस् पानी हामीलाई एकदम सफा पानी चाहिन्छ र पानी बिना हामीले एकदमै पानी बिना त हामीलाई एकदमै जीवनमा एकदमै गाह्रो हुने गर्दछ यदि पानी पाएँ भने कलको पानी पाएँ भने त मेरो जीवनमा एकदमै ठुलो बद्लाउ आउनेछ किनभने पानीले गर्दा म मेरो बारीमा सागसब्जी रोप्नुसक्छु किनभन्दा सागसब्जी रोप्दाखरि पानीको आवश्यकता पर्ने गर्दछ यदि मेरो कलमा पानी आए म पानी त्यही पानीले म मेरो सागसब्जीलाई पनि पानी हाल्न सक्छु मेरो खानपिनमा पनि म पानी प्रयोग गरेर खाना बनाउनु मेरो सरसफाइ घरको सरसफाइ पनि म राक्न सक्छु यदि पानी मैले कलको पानी पाए भने मेरो जीवनमा ठुलो बद्लाउ पनि मैले देख्न सक्नेछु पानी एकदम मैला पानी त चलाएर भएन पानी पानी सफा आउनु पऱ्यो